हलो तपाईँ मुस्कान राई बोल्नुभएको हो ए म इडेन हस्पिटलबाट बोल्दै थिएँ कि तपाईँले त्यहाँ नर्सको लागि एप्लाई गर्नुभएको रहेछ तपाईँको बायोडाटाहरू हेरेँ मैले कि अनि अस्ति इन्टरभ्युको ए योभन्दा अगाडिको लिखित परिक्षाहरू पनि मैले हेरेँ तपाईँले एकदम उत्कृष्ट गर्नुभएको रहेछ अब यो तपाईँको इन्टरभ्यु सेसन चलिरहेको छ र म तपाईँलाई एक दुईवटा प्रश्नहरू सोध्नु जाँदैछु है अनि यसको उत्तर चाहिँ तपाईँले एकदमै मनबाटै दिनुहोला है तपाईँ नर्सिङ कुन चाहिँ कलेजबाट गर्नुभएको तपाईँले योभन्दा अगाडि माध्यमिक अनि उच्च माध्यमिक त्यसपछि गएर तपाईँले कलेजमा एमएससीमा बिएससी एमएससीमा पनि त्यति राम्रो मार्क्सहरू ल्याउनुभएको रहेछ तर तपाईँले अरू सबै फिल्डहरू छोडेर तपाईँले नर्सिङै चाहिँ किन चुन्नुभयो मानिलिनुहोस् हामीले तपाईँलाई नर्सको रूपमा यहाँ भर्ती गऱ्यौँ अरे तर भोलिको दिनमा तपाईँ यो काम छोडेर फेरि अरू राम्रो अपर्च्युनिटी कहीँ पायो भने जानु त हुन्न मानिलिनुस् तपाईँ लौ हामीले राख्यौँ तपाईँलाई नर्स यहाँ नियुक्ति गऱ्यौँ तपाईँको त चौबिस घन्टा ड्युटी हुन्छ तपाईँ चौबिस घन्टा सेवा दिन तत्पर हुनुहुन्छ चौबिस घन्टा सेवा गर्दाखेरि तपाईँलाई कुनै किसिमको त्यस्तो अप्ठ्यारोहरू आइपऱ्यो भने तपाईँ आत् अत्तालिनु त हुँदैन हुन्छ तपाईँ सेलेक्ट हुनुभएको छ तपाईँ अक्टुबर दस तारिकदेखि आएर ज्वाइन गर्नुहोला है